हेलो साथी हिजोअस्ति मैले एउटा जिन्स पेन्ट किनेको थिएँ तर मलाई अ असाध्य मनपऱ्यो त्यो पेन्ट तर मैले त्यो पेन्ट लगाएको एक दिन चाहिँ लगाएँ तर एक दिन लगाएपश्चात मैले धोएँ धुँदा पनि त्यति उसको त्यस त्यो पेन्टको कलरहरू गएन त मलाई त त्यो पेन्ट औधी मनपरेको छ मनपऱ्यो साइज पनि फेरि फिटिङ पनि भयो त्यसले गर्दा म औधी यो जुन चाहिँ पेन्ट किनेँ त्यो सात आठ सौमा किनेको पेन्ट म्याक्सिम सा साढे सात सौ लाग्यो घटाउँदाखेरि अब आठ सौ रुपियाँ त भन्दैथ्यो बेच्ने मान्छेले तर साढे सात सौमा किन्दा मलाई ठिक ठिकै लाग्यो